हेलो मेम यो ट्राभल एजेन्सी हो म म दिल्लीबाट आएको कि कालिम्पोङ घुम्नुको लागि तपाईँ कुनै ठाउँहरू सजेसन दिनु सक्नु हुन्छ कुन कुन ठाउँ राम्रो छ हजुर

अनि यहाँ होटेलहरू रेस्टुरेन्टहरू कुन कुन चाहिँ हजुर

ए धेरै म चाहिँ पन्ध्र दिनको लागि गरौँ भनेको थिएँ कालिम्पोङमा धेरै जगा छ भने त जाँदिनँ तर अब त्यो धेरै जगा कम्ती घुम्ने जगा छ भने चाहिँ म कालेम्पोङदेखि बाहिर पनि जान चाहन्छु जस्तै लाभा चाहिँ अलिक फेमस रहेछ त्यहाँनेर पनि जान चाहन्छु

ए हजुर ए हजुर अलिक डिस्काउन्टहरू मिल्छ होला पन्ध्र दिनको गरे पछि त मिल्छ होला हुन्छ म हेर्छु पहिला त्यहाँदेखि तपाईँलाई भन्छु नि हुन्छ थाङ्क यु